हेलो आम् नमस्ते कत्ति दिन पिछाडि फोन गर्यो हो भाइले त अन्त कहाँ छ हो भाइ अहिले कहिले अन्त न आउने यता अन्त हजुर हजुर लु आउ है भाइ आउ है आउ है तिमीले मनपराएको चिजहरूको अब सिजन भयो है भाइ आम्मम भाइ सिस्नो त छ नि हो सिस्नो छ गुन्द्रुकहरू छ हो अब भाइले मन पराउने के अरे यो तामाको अचारहरू पनि बनिसक्यो है भाइ अरू हजुर हजुर भाइले के पो मन पराउथ्यो अरू हजुर हजुर लु लु लु हजुर आम्ममामा किनेमा पनि भाइ भइसक्यो नि हौ सुरु भइसक्यो किनेमा पनि दामी छ अहिले कालिम्पोङमा हो किनेमाहरू छ नि हो भाइ थुप्रै डल्ले खुर्सानीहरू भइसकिसक्यो हो लु आउनु पो भाइ ल छिट्टै अलिक हजुर हजुर अँ हो नि हौ भाइ एकताल खाएको के हामीले आम्ममाम बसेर दुई भाइ डल्ले खोर्सानीसँग कोदोको ढेडो है थेट अब्बुई हो नि हौ भाइ कालिम्पोङको जस्तो टेस्ट कहीँ पनि छैन फेरि डल्लेको हो पाउँदैन भाइ पाउँदैन हो नि हो हो नि हो नि हो नि हो ए आउनु नि भाइ ल अँ हजुर हजुर ल ल ल एकदम आउनु भाइ भाइको लागि एकदम हामी यहाँ तामाको अचार पनि बनाइराख्ने है कोदोको ढेडो यता अलरेडी भइहाल्छ भाइले मन पराएको चिजहरू यहाँनिर त्यो ससेटहरू बट्टारेहरू सबै सबै छ यहाँको हो अन्त हुन्छ भाइ आउनु नि भाइ ल

हुन्छ भाइ हुन्छ हुन्छ भाइ